नृत्य प्रदर्शनमा प्रभावका री भनेको हामीलाई नाच्दाखेरि एक प्रकारको राम्रो मतलब मनैबाट नै एउटा नाच्नेको एक्सप्रेसनहरू हुन्छ फेरि हाम्रो हेल्थलाई हेल्थलाई पनि राम्रो हुन्छ नाच्दाखेरिको धेरै प्रकारको टेन्सनहरू हराउँछ नाच्दाखेरि जुम्बा भन्ने एउटा डान्स छ त्यो हेरेर पनि हामीलाई राम्रो लाग्छ मतलब हाम्रो शरीरलाई नै फिटनेस बनाउनुको लागि अहिले धेरै ग् जसो मान्छेले नाच्ने कुरामा नाच्नु खोज्छ नाच्दाखेरिको आफ्नो मुस्कान आफ्नो सबै कुरोलाई बिर्सेर धेरैजसो मुस्काउनु मुस्कुराउने शान्तिपन रमाइलोपन दिमाग फ्रेस त्यस्तो लाग्छ आफूलाई नाच्दाखेरि चाहिँ त्यस्तो हुन्छ